हेलो जुत्ता स्टोरबाट बोल्नु भएको हो ए सुन्नु होस् न म मलाई जुत्ता चाहिएको थियो कि जोर्डनहरूको छ

मलाई साइज चाहिँ ए एउटा चाहिँ नानीहरूको लागि चाहिएको थियो हो पाँच वर्षको नानाहरूको लागि अन्त ए एउटा चाहिँ सात नम्बरको चाहिएको थियो हजुर कुन कुन कम्पनीको छ तपाईँकोमा ए हजुर हजुर हजुर सुट प्यान्टको लागि पनि चाहिएको थियो मलाई एउटा क्याज्वल पनि चाहिएको थियो हजुर सुटको लागि पनि चाहिएको थियो एउटा हो एउटा जोर्डन भयो एउटा नानीको लागि तपाईँले अब कतिसम्म छ तिन हजार पैँता पैँतिस सय पैँतालिस सय त्यस्तै चार हजार आसपास हजुर मलाई ए एक जोडी चाहिँ उयो चाहिएको थियो तर क्वालिटी चाहिँ राम्रो हुनु पऱ्यो होइन ए एउटा ब्ल्याक एन्ड व्हाइट चाहिएको थियो होइन ए ए एउटा जुन सात नम्बरवाला छ नि हो त्यो चाहिँ ब्ल्याक एन्ड व्हाइटमा चाहिएको थियो कलर होइन अन्त अर्को चाहिँ नानीको लागि जुन पाँच वर्षको नानीको लागि भने नि जोर्डन कम्पनीकै भयो होइन जोर्डन कम्पनीकै पाँच वर्षको नानीको लागि चाहिँ रेडमा रेड व्हाइट जे पनि जस्तो पनि तर रेड र व्हाइट हुनु पऱ्यो फर्मलमा चाहिएको क्याज्वल त म भन्दैछु अर्कोवाला हजार हजार क्याज्वलको म अर्को भन्दैछु नि त पहिला यसको गरिदिनु न हुन्छ फर्मलमा फर्मलमा मलाई डाक्टर मार्टिनको पनि चाहियो बाटाको चाहिँ होइन बाटाको होइन तपाईँको यस्तो त्यो उयो भन्छ नि के कम्पनी भन्छ हौ यस्तो मोची कम्पनीको भन्छ नि हजुर हो यस्तोमा अलिक सिम्पल चाहिएको जस्ट सुटमा सुटसँग लगाउनु हजुर छ हजुर हजुर हो यस्तै भनेको मैले मलाई त्यो उयसमा चाहिएको डिप मरुन कलर हुन्छ नि डिप मरुनमा त्यस्तो चाहिएको सुटसँग लगाउने हजुर म यता बाग्राकोटबाट बोलेको बाग्राकोट यता डुवर्सबाट

हजुर तपाईँहरूकोमा साइजहरू चाहिँ कतिसम्म एभाइलेभल छ पाँच छ सातमसम्मको चाहिएको मलाई हजुर त्यही त म आज त भ्याउँदिनँ अब मन्डे चाहिँ आउँछु म तपाईँको दोकानमा होइन त्यहाँबाट हेर्छु नि नानी उयोलाई लिएरै आउनु पर्छ कि साथमा